ए नमस्कार दाजु ए तपाईँको रेस्टुरेन्ट खुला छ हजुर हजुर ए खाना अर्डर मगाउनु पर्ने थियो तपाईँहरूले होम डेलिभरीको सुविधा उपलब्ध छ कि छैन हौ ए हजुर हजुर त्यसो भए मेरो एड्रेस लेख्नु होस् न मलाई दुई प्लेट फूल थाली खाना अर्डर गर्नु सक्छु होला हजुर सर्भिस चार्जहरू कति लाग्छ त्यो एक्स्ट्रा हुन्छ कि इनक्ल्युड गर्छ कि खानाको खालि राख्छ

ए त्यसो भए मेरो मोबाइल नम्बर लेख्नु होस् न नाइन डबल सिक्स टु सेभेन फोर सिक्स थ्री फाइभ सिक्स हजुर ठेगाना लेख्नु होस् त लोवर कलेज भ्याली मेलिङ हजुर लोवर कलेज भ्याली मेलिङ हजुर कति घण्टा लाग्छ होला समय ए होस् होस् जति सक्दो छिटोभन्दा छिटो गर्ने कोसिस गर्नु होस् है हजुर हुन्छ हुन्छ धन्यवाद